अब पहिला पहिला हामीले अब सुन्थ्यौँ बाबाहरूले भनेको अनुसारै त्यो रेडियोहरूमा समाचार सुन्नुपर्थ्यो केही खबर थियो भने पनि अब पर्खिरहनु पर्थ्यो रेडियोको समाचारलाई होइन अब टिभी थिएन त्यो टाइममा कलर टिभी थिएन है ब्ल्याक एन्ड वाइट टिभीहरू उहाँहरूले अब हेर्नुभएको होइन त्योहरू सुनेर अब अहिले युगमा हेर्नुपर्दा है स्मार्ट फोनमै अब सबै कुरा हुन्छ अब म जन्मिँदाखेरि पनि मैले चाल पाएको अनुसार नोकियाको त्यो किप्याड वाले फोनहरू थियो होइन अब स्क्रिन टचको त यादै छैन अब इन्टरनेट त अब त्यो कुरै छैन होइन त्यस्तो जामाना थियो तर अहिले अब धेरै विकास आइसकेको छ होइन एउटा स्मार्ट फोनमै सबै कुरो हुने हुनथालेको छ अब होइन अब ब्याङ्किकदेखि लिएर पैसाको ट्रान्सफरदेखिको लिएर होइन अब मुभी हेर्नु मनलाग्यो भने पनि त्यसमै फेरि अब होटल बुकिङहरू गर्न पनि सक्छौँ हामीले त्यसमै अन्त ट्रेन टिकट फ्लाइट टिकट सबै कुरो त्यसमै हुनु पनि सक्छ होइन अब कुनै पनि अब पिक्चर हेर्नुको लागि पनि त्यसमै अब बुकिङ गर्दा पनि भयो होइन सबै कुरा अहिले सुविधा भएको छ होइन स्मार्ट एउटा स्मार्ट फोनले नै हाम्रो अब उयसमा युगमा आएर अहिले होइन अब ब्याङ्कको लाइनतिर हामी बसिरहँदाखेरि अब पहिला साह्रो पर्थ्यो अहिले पैसा कसैलाई हालिदिनु पऱ्यो भने पनि अब जिपेबाट भइहाल्छ ट्रान्सफर पनि होइन पैसा अब ट्रान्सफर गर्नु पनि हामीले सकिहाल्छौँ अब धेरै कुराहरू विकास आएको छ अब स्मार्ट फोनले पहिलाको युग हेरी अहिले अब फेरि आउँदो दिनहरूमा होइन अब ब्याङ्कतिर पनि हुँदैन सबै कुरो उयसले नै चल्छ भन्ने कुराहरू अब सुन्दै थियौँ होइन त्यही हो पछि पहिलाको कुरा अब हेरेर अहिलेको युगलाई हेर्दाखेरि चाहिँ अब धेरै एडभान्स भएर गइसकेको छ अब एउटा हातमा एउटा फोनले नै धेरै कुराहरू हुन् हुनसक्छ अहिलेको युगमा होइन त्यही हामीले हेरेर अब देखेर होइन सबै कुरा हामीले गर्नसक्छौँ पहिला पहिलाको कुराहरू त अब कथा जस्तै अहिलेको युगमा हेर्दा होइन